हाम्रो कालिम्पोङमा चाहिँ अब थुप्रै च्यानलहरू छ लोकल केबल न्युज पेपरहरू न्युज पेपरमा च न्युज पेपर नाम चाहिँ हिमालयन दर्पण अन्त लोकल च्यानलमा आउने चाहिँ केटिभी गोर्खा च्यानल अन्त दैनन्दिनी प्रतिदिनी अन्त के भन्छ अब त्यो च्यानलमा चाहिँ अब सबै आउँछ है यहाँ यहाँ लोकल अब कालिम्पोङमा के के घटना हुन्छ त्यो सबै आउँछ अन्त अब हामीले त्यो हेर्नु पाउँछ कहाँ के भएको कसैको चोरी भएको कसैको घरमा आगो लागेको कसैकोमा अब के के भइरहेको अब कोही कसै कहाँ रेप भइरहेको होइन अब यस्तोहरू थाहा पाउँछ अब यो चाहिँ अब सोसल मिडियामा पनि आउँछ फेसबुकमा युट्युब अब सबैमा आउँछ अन्त अन्त लोकल केबलमा पनि आउँछ भनेर त्यही टिभीमा पनि हेर्नु पाउँछ फोनमा पनि